हाम्रो क्षेत्रमा विभिन्न थरीका सांस्कृतिक समुदायहरू बस्छन् यिनीहरूमा भए बिहारी आदिवासी बङ्गाली हामी नेपाली अनि यस्तै हो उनीहरूले चाहिँ हाम्रो पनि हाम्रै जुन चाहिँ हाम्रो संस्कृतिहरू सँग सँगै उनीहरूले पनि मनाउने गर्छन् र हामी पनि उनीहरूकै संस्कृतिहरू मनाउने गर्छौँ